मैले स्विगीबाट खाना अर्डर गरेको थिएँ अन्त त्यो खाना चाहिँ ढिलो भएर चाहिँ मैले अर्डरलाई रद्द गरिदिएँ अन्त मलाई चाहिँ अब मेरो पैसा चाहिँ फेरि पनि मेरो वलेटमा आउनुको लागि चाहिँ कति दिन लाग्छ होला किनभने त्यो पैसाले चाहिँ फेरि पनि म अर्को अर्डर गरेर खानसक्छु भनेर चाहिँ मैले सोचेको थिएँ अब त्यो त्यो चाहिँ कतिसम्म टाइम लाग्छ भनेर चाहिँ मलाई जानकारीको लागि सोधेको थिएँ मैले